हेलो ए त्यही त यो तपाईँको कालेबुङ टेन्थ माइलको होमस्टे हो ए यो तपाईँको एक्जेक्ट लोकेसन चाहिँ कहाँ छ हौ म अलिक बाहिरबाट आएको थिएँ यहाँ कतिजनाले तपाईँको राम्रो छ भन्ने खालको कुरा गर्दै थियो कि मेरो अहिले तपाईँको म एक्जेक्ट अहिले यहाँ भाइ यहाँ कहाँ अरे ए अहिले तपाईँको एट माइल्थ आइपुगेको छु यहाँ कालेबुङ एट माइल्थ ए हजुर बाह्र माइल सिन्देबुङ ए हजुर मतलब तपाईँको त्यही त यहाँ धेरैजनाले भन्यो कि यो चाहिँ होमस्टे राम्रो छ है सबै फेसिलिटिजहरू राम्रो छ भन्ने खालको धेरैजनाकोबाट ब्याकग्राउन्ड सुने कि हजुर मेरो तपाईँको सातजना छौँ त्यही त मैले धेरैजनाको यताउताबाट मुखबाट सुनेँ फिडब्याक राम्रो छ भन्दै थियो कि अन्त त्यसले गर्दाखेरि नि अहिले अहिले खाली नै छ होला है ए हजुर त्यही त आउँ भनेको हो कालेबुङ त्यही त यसो तपाईँले अलिक गाइड गरिदिनुहोस् है यसो घुम्नु घुमाउनुओर्नु पनि हो भेकलहरू त तपाईँकै छ होला नि है तपाईँकै गाडीहरू त छ होला नि घुमाउनुलाई ए हजुर त्यही त तपाईँले यसो गाइड चाहिँ गरिदिनु होस् है म पनि उता उता जामनगरबाट आएको कि कहाँ अब घुम्ने जग्गा चाहिँ के के छ होला है नाम त्यताको जग्गाको ठाउँहरू ए हजुर त्यही त म त कालेबुङ फर्स्ट टाइम आएको कि अब यो लोकेसन हेर्दै अब त्यहीअनुसार नै तपाईँकोमा पुग्छु आइपुग्छु होला भनेर आउँदैछौँ ए हजुर त्यही त त्यतातिर त्यतातिर अब यसो केही कुराहरू खानुपर्यो भने है यसो अब ड्रिङक्सहरू गर्नु मन लाग्योओर्यो भने त्यता पाउँछ ए म चाहिँ बेलुका यसो कोही बेला हल्काफुल्का खान्छु कि हजुर म त्यस्तो बेसी त खाँदिनँ यसो कोही बेला अब यसो दुई प्याक तिन प्याक खानु मनलाग्छ हो ए ए हजुर ब्लेन्डर्स स्प्राइडहरू ब्ल्याक पाइपरहरू थाउजन उयो पाइपरहरू सबै पाउँछ है ए हजुर त्यहाँनिर तपाईँकोमा मिटहरू पनि राम्रै पाउँछ होला है ए हजुर त्यही त मलाई त्यस्तै त्यही त म पनि तपाईँको नेपाली हजुर नेपाली ब्राह्मण नै परेँ कि त्यसले गर्दा अब सब चिज मासुहरू खाइँदैन हो ए हजुर हजुर ठिकै छ राम्रै ए हुन्छ हुन्छ ए हुन्छ हुन्छ थ्याङ्क्यु तपाईँलाई हुन्छ